मेरो जीवनमा यो एक सालभित्रको सबैभन्दा ठुलो अविस्मरणीय घटना चाहिँ के हो भने मेरो छोरा जो चाहिँ अब कति वर्षदेखि उसले सरकारी नोकरीको लागि चाहिँ सङ्घर्ष गरिरहेको थियो र अब कत्ति उसले एक्जामहरू बसेर कत्ति कोसिसहरू गरिरहेको थियो त्यो चाहिँ अब सफल भयो उसले यो जेन जनवरी महिनामा चाहिँ उसले उसले सरकारी नोकरी पाउनमा चाहिँ सफल भयो त्यो चाहिँ मेरो लागि एकदमै ठुलो ठुलो अविस्मरणीय चाहिँ घटना हो त्यो चाहिँ मलाई उसको उसले अब कत्ति वर्षदेखि गरेको उसले दुःख त्यो चाहिँ मलाई म के अरे मलाई चाहिँ त्यो अब एउटा कति दुःख पिर चाहिँ मनमा भइरहेको थियो तर उसले त्यसरी सरकारी नोकरी पाउनुमा सफल हुँदाखेरि चाहिँ मलाई एकदमै खुसी ला लागेको थियो त्यो दिन चाहिँ मलाई एकदमै खुसीको अब अनुभव त्यो त्यति बेला चाहिँ सबैभन्दा ठुलो खुसी पाएको अनुभव भएको थियो मलाई त्यो चाहिँ मेरो लागि एकदमै अविस्मरणीय घटना हो उसको खुसी देखेर चाहिँ मैले जुन अनुभव गरेँ त्यो चाहिँ मेरो लागि एकदमै ठुलो अविस्मरणीय घटना हो